हुन्छ यो एआई फोर भारतको एप्स चाहिँ अब मैले बुझ्दाखेरि चाहिँ यो नेपाली भाषा रिजनल भाषाहरू छ मान्यता दिएको भाषाहरूलाई चाहिँ त्यो भाषाको अब एउटा फोर बेस त गरेको रहेछ र एकदम राम्रो लाग्यो र एप्स यो एपको थ्रु मैले अब कतिवटा मेरो अब पर्सनल एक्पिरियन्सहरू लाइफमा घटेकोहरू त्यो चाहिँ अब मैले एक्सपिरियन्स चाहिँ अब नेपाली भाषामा गर्नु पाउँदा चाहिँ मलाई एकदम खुसी लाग्यो र यो भारत सरकारले पनि अब यो इनिसिएटिभ चाहिँ आफ्नो भाषा जोगाउनु लागि नै लिएको रहेछ हो त्यसको लागि चाहिँ म एकदम गभर्मेन्टलाई पनि धन्यवाद भन्नु चाहन्छु र मेरो एक्सपिरियन्स चाहिँ एकदम अब राम्रो लाग्यो रेटिङ गर्नु हो भने चाहिँ म यसलाई आउट अब् फाइभ चाहिँ फोर पोइन्ट फाइभ चाहिँ दिन्छु थ्याङ्क यु